अब हामी हस्पिटलमा काम गर्दाखेरि होइन अब त्यहाँ त किसिम किसिमको मान्छेहरू आउँछ कोही बेला आफ्नो मुड पनि बिग्रेको हुन्छ अब काम गर्नुपर्छ कसैले झर्किएर बोल्ने हुन्छ कसैले राम्ररी बोल्ने हुन्छ अब उनीहरूसँग चाहिँ अब हामी जतिसक्दो राम्ररी नै बोल्ने कोसिस गर्छौँ अब किनभने अब उनीहरूलाई पनि प्रब्लम भएरै हस्पिटलमा आएको हुन्छ होइन अब हामी त्यहाँनिर हस्पिटलमा त्यही सर्भिस दिनु लागि बसेको अब त्यही हो जतिसक्दो हामी राम्ररी नै उहाँलाई उहाँहरूसँग बात गर्ने जतिसक्दो उहाँहरूलाई राम्रोसँगले बुझाउने त्यही कोसिसहरू गरिरहेका हुन्छौँ